खेल एउडा यस्तो चिज हो जुन चिजले चाहिँ मान्छेको चौतर्फी विकास मानिसहरूको चौतर्फी विकास गर्नमा सहायता गर्छ र खेल खेल्ने खेलाडीहरूले आफ्नो हृदयदेखि खेललाई आफ्नो हृदयमा लिएर खेल्नुपर्छ र कुनै पनि खेलाडीहरूले म खेललाई जितेरै छाड्छु र खेललाई जित्नुको लागि मैले कुन कुन उपायहरू अप्नाउनुपर्छ भनेर अहिलेका समयमा धेरै पेपरहरूतिर धेरै खबरहरूतिर पढ्न पाइन्छ हामीले ती खेलाडीहरूले डोपिङ र कार्य क्षमता बढाउने खेल क्षमता बढाउने औषधीहरू लिएका हुन्छन् र यी औषधीहरू लिनु चाहिँ एकदमै गलत चिज हो र आज खेल्छन् उसले र भोलि औषधी खाएर औषधी लिएर खेलेको खेलाडीले भोलि गएर उ धेरै ठुल्ठुलो बिरामीहरू नि हुन हुन जान्छ र हुन गएको पनि हामीले देखेका छौँ यो चाहिँ सरासर गलत चिज हो